हेलो फेमिली फास्टफुडदेखि भन्दै हुनुहुन्छ मैले अघि अर्डर गरेको थिएँ यहाँ कोलाबारीदेखि मेरो नाम शिवानी खनाल हजुर अनि मैले मोमो अर्डर गरेको थिएँ तर मोमो चाहिँ राम्रो नै आयो तर अलिकति प्याकेजिङमा चाहिँ खराबी रहेछ चटनीहरू पनि झरेछ अलिकति अनि चाहिँ तपाईँले सुप पठाइदिनुभएको थियो त्यो त्यसको त्यो प्लास्टिक पनि फुटेछ अनि अब यसको लागि तपाईँ मलाई रिफन्ड दिनु कि त मलाई फेरि तपाईँ यो प्रुफ चाहिएछ भन्दाखेरि म तपाईँलाई सेन्ड गर्न सक्छु कि त फेरि तपाईँ मलाई फुड डेलिभरी गरिदिनु ल हुन्छ मेरो यही नम्बरमा गुगल पे गरिदिनु मलाई ओके थ्याङ्क यू